उम् उयो उयेसमा स्टलतिर अलिक राम्रो राम्रो लुगाफाटाहरू आएको छ म उयसको लागि किनौँ भनेको हौ दसैँको लागि नानीहरूको लागि अलिक डिस्काउन्टमा अँ अँ

नानीहरूको लागि नानीहरूको लागि पनि चाहिएको छ हो हाम्रो हाम्रो ठुलोहरूको लागि पनि चाहिएको छ डिस्काउन्ट छ कि छैन कस्तो छ के छ भनेर नि सोध सोधेको नि अँ उम् ए अँ अँ अँ अँ कि त्यही त अँ त्यसमा छ ज्याकेट ज्याकेटहरू पनि चाहिएको छ हो अनि त्यसको पनि यसो हेरिदिनु नि कति छ के छ कस्तो छ यो डिस्काउन्टहरू

ल ल ल ल हुन्छ